खेलकुद कसरी दुर्गम र एकलौटो ग्रामीण क्षेत्रहरूमा बसोबासो गर्ने व्यक्तिहरूका लागि मनोरञ्जन गर्छ भने दुर्गम क्षेत्र र एकलौटो ग्रामीण एकलौटो ग्रामीण क्षेत्रहरूमा कुनै पनि मनोरञ्जन मनोरञ्जनको सोर्सहरू नभएको कारणले आफ्नो आफ्नो काममा व्यस्तता हुनको कारणले कुनै पनि खेलकुदहरू खेलकुद प्रतियोगिताहरू गाउँमा आयोजना गरिएको छ भने राखिएको छ भने सम्पूर्ण गाउँलेहरूले आफ्नो कामलाई छिटो छिटो गरेर छिटो छिटो सकेर खेलकुदहरू हेर्न आउँछ र उहाँ उहाँहरूले खेलकुदहरू हेर्दाखेरि धेरै मनोरञ्जन लिन्छ किनभने आफूलाई मन परेको टिमलाई आफूलाई मन परेको दललाई जिताउनका निम्ति चियरअप एकदम जोसको साथ चियरअप गर् चियरअप गर्छ चियरअप गर्ने गर्छ सपोर्ट गर्छ र त्यही चियरअप सपोर्ट गर्दाखेरि आफ्नो सम्पूर्ण जति पनि आफ्नो तनावहरू रहेको छ त्यो तनावहरू सम्पूर्ण तनावहरू बिर्सिने गर्छ